गेम्सहरू चाहिँ आफ्नो अब हेल्थको लागि पनि राम्रो हो अन्तखेरि त्यसले गर्दाखे गेम्सले गर्दाखेरि डिसिप्लिनमाहरू बस्नुहरू पाउँछ अन्तखेरि चाहिँ कहिले नभेटेको साथीहरू हरू पनि भेट्नु पाउँछ अनि बातचितहरू राम्ररी गर्नु पाउँछ कस्तो छ के गर्दैछ उयोहरू सोध्नु पाउँछ अन्त